दार्जिलिङ जिल्लामा अब रोजगारीको स्रोतहरू अब धेरै छ जस्तो कि अब कसैले बिजनेस गर्छ कसैले गर गभर्नमेन्ट जब गर्छ कसैले प्राइभेटमा काम गर्छ कसैले अब कसैको अन्डरमा काम गर्छ अन्त आब जनताहरूले भने अब सरकारी जब खोज्छ किनकि अब सरकारी जब चाहिँ अब भरोसेमन्द हुन्छ अब हेल्दी हुन्छ किनकि अब सरकारी जबमा चाहिँ अगाडि नै अब तपाईँलाई केही बिमारी छ भने त्यसको हस्पिटलहरू जाने पैसा अलरेडी काटेको हुन्छ अन्त अब के भन्छ मैले अब आफ्नो गाउँमा आफ्नो सहरमा धेरै बेरोजगारी अब मान्छेहरू देखेको छु किन अब कतिजाना कति पढेर पनि बेरोजगारै छ अन्त अब गभर्नमेन्टले अब भेकेन्सिजहरू अझै दियो भने राम्रो हुन्छ अन्त फेरि या फिर मान्छेहरू आफ्नो इच्छामा काम गर्न सक्छ